दोकानमा मुस्कान दिदी तपाईँहरूको दोकानबाट साबुन किन्नु भएको थिएँ नि मैले अनि त्यो साबुनले त जिउमा त उ यो जिउमा त घाउ पो निस्क्यो त त्यो पनि त्यो पनि रातो रातो फोका फोका टाइपको घाउ निस्क्यो अनि डेट पनि हेरेको थिएँ मैले डेट पनि एक्सपायर डेट पनि फेल भए रहेछ त्यो डेट पनि त्यो साबुनमा अनि म अब नेक्स्ट टाइम दोकानमा आउँदाखेरि त्यो साबुन दियो भने नेक्स्ट टाइम पनि त्यसरी दियो भने साबुन अनि म त्यसलाई फर्काइदिन्छु अनि मलाई त्यो फर्काएर मलाई पैसा दिनुहोस् ल त्यस्तो साबुन चाहिँ अनि बिक्री नगर्नुहोस् अरूलाई पनि निस्किन्छ नि त अनि चाहिँ नबिग्रिएको नहोस् अनि राम्रो साबुनहरू चाहिँ बिक्री गर्नुहोस् ल